भन्नु बहिनी

ए कुन चाहिँ साइकल चाहियो हाम्रोमा छ एटलास छ हर्कुलस छ अन्त हिरो छ आफ्नो आफ्नो दाम छ हिरोको दाम चाहिँ बयालिस सय एटलासको अठतिस सय छ हिरो रेन्जर हजुर हजुर हजुर ए छ हाम्रोमा एभाइलेभल छ पिङ्क पर्पलको हो तर त्यसको दाम चाहिँ अलिकति बढेको छ पाँच हजार दुई सय पर्छ ल बहिनी त्यसको सबै के के हुन्छ म घरमा डेलिभरी गर्नु सक्छु डिस्काउन्ट त अब अस्ति बिस पर्सेन्ट थियो अब त अहिले अब पूजाको टाइममा थियो अब अहिले छैन हो एक सय चाहिँ कम्ती दिइहाल्नु नि ल दोकान यहाँ छ सिलगडी त्यो भरत साइकल कम्पनी तपाईँको तपाईँको मा हजुर मेरो दोकान दुइवटा छ एउटा जलपाइगुडी डिस्ट्रिक्टमा छ अर्को कुमार साइकल स्टोर भन्ने हो जलपाइगुडीबाट घरबाट सबै सबै नानीहरूको ए ल ल म वाट्सएपमा पठाइदिन्छु कि अब बहिनीले त्यो चुज गरेर मलाई भन्नु नि म त्यहीँ त्यहीँ प्रकारमा डेलिभरी गरिदिन्छु नि ल दाम चाहिँ एकाउन्न सय दिनु नि बाउन्न सय भन्छ एक सय कम्ती दिनु ल हजुर अच्छा ए ल आउनु नि म मिलाई म उयो राम्रो म हेर्छु म कति हुन्छ म जत् जति सक्छु म डिस्काउन्ट गरिदिन्छु नि ल बहिनी हुन्छ हुन्छ हुन्छ बहिनी अरू ठुलो ठुलो पनि छ त यो हाम्रो त अब केटागोरीको हिसाबले हुन्छ अब सानो नानीको लागि हुन्छ त्यहीँको अलिकति माथि बाइस इन्चेस सोह्र इन्च अठार इन्च चौबिस इन्च हेरी हेरी हुन्छ साइकलको त भेराइटिज छ हो हाम्रोमा नानीकोदेखि लिएर हुन्छ त्यो त अब त्यो पनि त्यो हिरो होन्डा उयसमा छ हर्कुलसमा छ राम्रो त्यो पनि राम्रो छ त्यो पनि त्यही है अच्छा हर्कुलस त राम्रो साइकिल हो एटलास हर्कुलस त कम डिफ्रेन्ट कम्पनीको मजबुत हुन्छ नि कम्पनी हुन्छ र दाम चाहिँ अलिकति बेसी हुन्छ टिकाउँछ राम्रो छ साइकल साइकलै चाहियो हुन् हुन्छ म त्यो पठाइदिनु होस् म हेरेर पठाइदिन्छु नि ल